मेरो चाहिँ सबभन्दा दामी किताब चाहिँ कुन चाहिँ हो भन्दाखेरि मुनामदन होइन त्यहाँ यो मुनामदनमा चाहिँ एउटा फाइनेनसियलको विषयमा अनि एउटा मायाको महत्त्व को अर्थ अनि एकाअर्कामाथि कसरी हेल्प गर्नु भन्ने बुझाएको छ होइन यो कथामा चाहिँ अब आफ्नो वाइफलाई चाहिँ कसरी उसको वाइफको सपनाहरू कति हुन्छ त्यो सपना कसरी पुरा गर्नु एउटा हजबेन्ड भएर भन्ने त्यो देखाएको छ अन्त एकाअर्कामाथि कसरी ट्रस्ट माया गर्नु भन्ने चाहिँ देखाएको छ अन्त एउटा उनीहरूको आफ्नो च चलिरहेको जीवनको कथा उनीहरूले त्यो गरिरहेको छ होइन अनि यो म यो कथामा चाहिँ म के बुझ्छु मैले के शिक्षा पाएँ भन्दाखेरि चाहिँ एकाअर्कामाथि कसरी ट्रस्ट गर्नु र अब एकाअर्कालाई कसरी बुझ्नु अनि माया भन्ने के चिज हो कसरी कसरी चाहिँ अब उसलाई त्यो गर्नु भन्ने छ